गाह्रो भन्ने त त्यस्तो त भएन र पनि हामीले सलुन लाइनमा काम गर्दा चाहिँ अब कोही कोही साथीहरू त्यस्तै थियो आफूले आफू थाकेर पनि उनीहरूको काम पनि गर्नुपर्ने कति साथीहरू चाहिँ अलिक ठग्ने खालको थियो र उनीहरू स ठक्ने साथीहरूसँग चाहिँ काम गर्नु अलिकति गाह्रै पर्छ किनभने आफू पनि थाकेको हुने उनीहरू आफ्नै कस्टमरलाई ह्याडल गर्नुपर्ने फेरि उसको कस्टमरलाई पनि हेरिदिनु पर्ने त्यसले गर्दा गाह्रो भयो र बादमा चाहिँ हामीले नसक्दा अलिकति खट्नु साह्रो परेर चाहिँ बादमा चाहिँ हामीले अब आफ्नो आफ्नो कस्टमर हेर्नुपर्छ भनेर चाहिँ हामीले बात गरेर चाहिँ त्यहाँदेखि आफ्नो आफ्नो काम आफ आफै गर्ने आफ्नो आफ्नो कस्टमर आफ आफै ह्यान्डल गर्ने भनेर चाहिँ त्यही सल्लाह गऱ्यो किनभने कति त ठग अब ठग्ने साथीहरू हुन्छ उनीहरूको पनि हेर्नु आफ्नो पनि हेर्नु अलिकति गाह्रै पर्छ सलुन लाइनमा किनभने दस घण्टा बाह्र घण्टा उभिएर गर्ने काम हुन्छ त्यसैले गर्दा आफ्नो कस्टमरलाई हेर्दाै थाकेको हुन्छ त्यसले गर्दा चाहिँ उनीहरूकोलाई हेर्नु अलिकति गाह्रै पर्छ अन्त हामीले राम्रैसँगले सल्लाह गरेर चाहिँ अब आफ्नो आफ्नै कस्टमर आफू आफै ह्यान्डल गर्ने भनेर चाहिँ समस्यालाई त्यहीँ समधान गर्यौँ